मानिसहरूको जीवनमा खेलकुद भनेको एकदमै महत्त्वपूर्ण जिनिस हो यो खेलकुद गर्नाले शरीरको थकानहरू राम्रो हुने गर्छ मा मान्छेको सत सकारात्मक मनहरू को प्रभाव हुने गर्छ मान्छे काहीँ पनि गरेर आएर आफ्नो शरीरलाई फिट राख्नको लागि खेलकुद एक्सर्साइजहरू गर्नाले हाम्रो जीवन क्षेत्रको एकदमै राम्रो प्रभाव पर्न जान्छ स्वास्थ्य पनि एकदमै राम्रो भएर जाने गर्छ माया र मस्तिष्कहरू पनि फे एकदमै फ्रेस भएर यो कुराले हामीलाई एकदमै राम्रो प्रभाव पार्छ त्यसै कारणले गर्दा खेलकुद चाहिँ मानिसको जीवनमा एकदमै राम्रो जिनिस हो त्यो कुरालाई चाहिँ हामीले सधैँ राख्न सक्यौँ भने हामी जीवनमा एकदमै राम्रो भर अगाडि बढ्न सक्छौँ